प्रायः जस्तो चाहिँ हामी मासु नै खान्छौँ अनि बेसी पनि मासु खाँदैनौँ तर सब्जी पनि खान्छौँ यस्तै गाउँकै सब्जीहरू होइन त्यस्तो राम्रो पनि हो सेहतको लागि राम्रो पनि हो अनि यस्तै अब हामी यहाँ बाह्र बजे नै बेसी पकाइराख्छौँ अनि त्यो उब्र्यो भने चाहिँ हामी बेलुका पनि त्यही खान्छौँ किनभने अब अर्को पकायो भने फेरि त्यो पनि वेस्ट हुन्छ अन्त त्यही भएर चाहिँ हामी बाह्र बजे नै अलिकिति बेसी पकाएर राख्छौँ त्यसरी गर्दा चाहिँ सामानहरू पनि बेसी खर्च हुँदैन अनि सामानहरू पनि बेसी खर्च नभईकन हामी त्यतिमा पनि बचाउनु सक्छौँ अनि बेलुका बाह्र बजे अलिकिति बेसी बनाएर राति पनि त्यही खान्छौँ हामी अनि भात चाहिँ हामी नयाँ बनाउँछौँ फ्रेस बनाउँछौँ